हेलो हेलो हजुर हजुर हजुर ए त्यो अहिले चेक गर्नु चाहिँ म सक्दिनँ अहिले मेरो फुर्सद छैन अहिले म फिल्डमा छु त त्यसले गर्दाखेरि म कुनै एक दिन फुर्सद मिलाएर म गरौँला नि मैले वाइरिङ चाहिँ एकदम राम्रो गरेको छु भाइ म त्यस्तो अरू जस्तो वाइरिङ अरू जस्तो म नराम्रो गर्दिनँ एकदम राम्रो तारहरू जम्मै चेक गरी ओरीकन मैले वाइरिङ गरिदिएको छु मैले फेरि अहिले त भ्याउँदिनँ अहिले म फिल्डमा छु त त्यसले गर्दाखेरि अहिले फुर्सद हुँदिनँ हजुर हजुर अहिले चाहिँ म फिल्डमा छु अहिले चाहिँ म भ्याउँदिनँ म कुनै एक दिन मौका निकालेर चाहिँ म फुर्सद निकालेर म गरिदिन्छु नि म हेरिदिन्छु म अहिलेसम्म म यत्रो मैले थुप्रोजनाको मैले वाइरिङ गरेको छु कुनैबाट पनि कम्प्लेन आएको छैन खालि तपाईँकोबाट मात्र कम्प्लेन आएको छ हजुर हजुर हजुर

काम चाहिँ मैले राम्रो गरेको छु सायद तपाईँले सामानहरू डुप्लिकेट ल्याउनु भयो होला

हजुर हजुर हजुर हुन्छ हजुर हुन्छ म फुर्सद म निकालेर म हजुर हजुर कल गर्नु होस् न ल भाइले कल गर्नु होस् ल मलाई